फ्लिपकार्टको भाइ बोल्नुभएको त्यो पहिला पनि त्यो सामानहरू सब कतिवटा आयो कतिवटा हरायो त्यस्तो पाराले हो भने त कसरी फ्लिपकार्ट चलाउनु यो पाराले त हुँदैन त फेरि फेरि पनि त्यस्तै भयो भने